मैले गुरबथानको ब्याग दोकानबाट एउटा ब्याग किनेको थिए र त्यो ब्याग एकदमै राम्रो थियो हेर्नुमा पनि त्यसको कलरहरू पनि राम्रो थियो डिजाइनहरू पनि राम्रो थियो र धेरै खप्यो पनि र त्यो सामान त्यो ब्याग किन्दाखेरि को मेरो एकदमै राम्रो अनुभव छ